र मलाई पौडी खेल्नु पनि एकदमै मनपर्छ हामी जाने पनि गर्छौँ पौडी खेल्न र स्विमिङ पुलमा चाहिँ होइन हामी यहीँ तल हाम्रो खोला छ त्यहीँ हामी पौडी खेल्न पनि जान्छौँ पहिल्यैदेखि खेल्दै आएको हो र कि क्रिकेट खेल्नेमा चाहिँ क्रिकेट चाहिँ मैले अहिलेसम्म खेलेको चाहिँ छुइनँ तर अब टिभीहरूतिर टुर्नामेन्टहरूतिर चाहिँ म एकदमै इन्ट्रेस्ट लगाएरै हेर्ने गर्छु किनभने एकदमै मनपर्छ मलाई क्रिकेट खेल्ने विराट कोहली सेट सचिन तेन्दुल्करहरू एकदमै मनपर्छ र ट्रेकिङ चाहिँ जस्तै ट्रेकिङ चाहिँ मलाई एडभेन्चरस हुन्छ नि जो चाहिँ एडभेरेन्च एडभेन्चरस हुन्छ त्यो चाहिँ मलाई मनपर्छ यो ट्रेकिङहरू मो मेरो जीवनमा मेरो लाइफमा चाहिँ एकैखेप चाहिँ हामी ट्रेकिङ गएको थियो र त्यो चाहिँ हामी धेरै इष्टमित्रहरूसँग हामी गएको थियो हामीलाई चर्चकोले लगेको थियो हुनु त त्यसमा पनि हामीले ट्रेकिङमा एकदमै मजा लियौँ हामीले त्यहाँ आजै हाम्रो अरू अरू स्टेटकोहरू आयो भने चाहिँ एकदमै राम्रो हुन्छ ट्रेकिङमा चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट जग्गाकोहरू आयो भने चाहिँ राम्रो मजा आउँछ अझै त्यहाँ जस्तै एडभेन्चरस ट्रेकिङ भन्दाखेरि त्यहाँ चाहिँ भीरभार जङ्गल पहाडहरू हुन्छ नि त्यस्तोमा चाहिँ ट्रेकिङ गर्नु चाहिँ एकदमै मलाई मनपर्छ